मलाई चाहिँ एउटा चलचित्रमा है एउटा एउटा कहानी पनि भएको एउटा कमेडियन है एउटा हँसाउने पनि त्यहीँ मिसिएको एउटा कथा पनि एउ एउटा एउटा राम्रो जुरिएको त्यस्तो खालको चलचित्र मनपर्छ र त्यस्तो चलचित्र मध्येमा एउटा मैले हेरेको चलचित्र चाहिँ एउटा कबड्डी है नेपाली मुभी हो र मैले त्यसमा हेर्दाखेरि त्यसको कथा चाहिँ कस्तो छ भनेदेखिलाई एउटा गाउँले है गाउँले मान्छेको एउटा गाउँले विचार एउटा पोखिएको त्यहाँ देखापरेको छ र विशेष त एउटा एउटा सोल्टिनी है सोल्टी सोल्टिनी सोल्टिनी र मन पराएर है त्यसमा सोल्टिनीले उसलाई नपत्याएर है सोल्टिनी फेरि अर्कैसँग भागिदिएर त्यसको फेरि पार्ट टु निकालेर पनि है त्यो पिक्चर सकेर पार्ट टु निकालेर पनि पार्ट टुमा पनि उसले त्यो फेरि त्यो कोसिस जारी है एउटा गरेको त्यहाँ देखा परेको छ अन्त त्यो त्यो कथाहरूलाई लिएर है अहिले अहिले त्यो चलचित्रमा पनि उसले नपाउँदाखेरि यो कबड्डी अब मा चाहिँ यो चलचित्र हिरोले चाहिँ अब कहिले पाउने भन्ने एउटा त्यसमा एउटा कथा पनि निकै रोमञ्चक भएको कारणले गर्दाखेरि यो कबड्डी पिक्चर चाहिँ मलाई मन परेको छ